हामी हामी त यता बगानमा हामी बगानको मान्छे हो हामी बगानमा हामी काम गर्छौँ तर अरू अरू मान्छेले चाहिँ अरू अरू कामहरू गर्छ जसमा कि कसैले मिस्त्री काम घर बनाउने काम गर्छ कसैले त्यो गाडीहरू कुदाउँछ कतिजना बाहिर काम गर्छ खेतीमा काम गर्नेहरू पनि गर्छ जस्तो नि यहाँ तल खोला छ खोलाको छेउमा खेती हुन्छ गर्नेले अब कस कसको छ अलिअलि गर्छ उनीहरूले खेती घरमा बस्नेले गर्छ दोकान गर्नेले दोकान गर्छ कति अब कसैले सुँगुर पाल्ने सुँगुर पाल्छ पोल्ट्री पाल्नेहरू पोल्ट्री नै पालन गरेर बस्छ कसैको गाईगोरु छ गाईगोरु नै पालनपोषण गरेर राख्छ यस्तो हामी चाहिँ यतातिर चाहिँ त्यस्तो कामहरू गर्छ हामी म हाम्रो चाहिँ यो बगान एरिया हो र पनि अलिअलि यस्तो सानोसानो हाम्रो जग्गाहरू छ त्यसमै जग्गाहरू जग्गामै आफ्नो आफ्नो बिजनेसहरू अलिअलि यसो अब यो गर्छन् गराउँछ गर्छ र अब बाहिर जानेहरू कतिजना छ बाहिर बाहिर गएर कमाउनेहरू पनि छ कतिजना त्यस्तो छ